अब हाम्रो घरमा बिमारहरू हुँदा चाहिँ है मेन्ली त सादा खाना हामी दिने गर्छौँ जस्तै अब सादा खोले है खोले चाहिँ कसरी बनाइन्छ भन्दा कम्ती एकदमै कम्ती मात्रामा तेल हालेर है अलिकति हर्दी हालेर नुन हाल्यो त्यहाँदेखि कुकरमा सिटी लगायो अनि त्यो साथ साथ है खोले साथ साथ तपाईँ गाजर र बिटको सुपहरू दिने गर्छ है अब त्यो बिमार पनि हेरी हेरी हुन्छ खाना कस् अब कस्तो प्रकारले बनाइन्छ बिमार हेरी हेरी हुन्छ त्यो अब जस्तै अब सिजरिनहरू छ भने काटेकोहरू छ भने उनीहरूलाई चाहिँ अब मासुको सुपहरू है कुखुराको मासुको सुपहरू दिएर तन्दुरुस्त बनाइदिनु सक्छ अनि प्रायः त अब बिमार हुँदा त सादा खाना एकदमै नुनहरू तेल कम्ती मरमसला ज्यादा नभएको खानाहरू मात्रै दिने पकाइने गर्छ